म चाहिँ के भने तपाईँको ल्यापटप आदिमा समस्या हुँदा चाहिँ म नानीहरूसँग फर्स्ट अहिले त नानीहरू एकदम ल्यापटप र फोन बारे सबै दिमाग राम्रो भइसकेको छ नानीहरूलाई नै म सोध्छु नानीहरूले धेरै धेरै धेरै मदत गर्छ यो समस्या पनि समाधान गर्छ अनि त्यो समस्या समाधान गर्दा नानीहरूले बनाउँदा बनाउँदै पनि भएन भने नानीले बनाउँदा बनाउँदै पनि भएन भने हामी नजिकै अहिले अनलाइन दोकानहरू पुरा छन् राम्रो सेवा सेवाकेन्द्रहरू एक केन्द्रहरू छन् होइन धेरै केन्द्रहरू उपलब्ध छ यहाँ तलतिर बजारतिर पनि दोकानहरू छ ल्यापटप ल्यापटप मोबाइल दोकानहरू अनि त्यहाँ गर्दा पनि भएन भने चाहिँ त्यहाँ नानीहरूले सकेन भने चाहिँ म त्यहाँ गएर मदत माग्छु अनलाइन दोकानतिर अनलाइन दोकानमा भाइ यसरी बिग्रिएको छ उसरी बिग्रियो भनेर सबै समस्याहरू देखाउँछु अन्त त्यहीँ सेवाकेन्द्रमै गएर उपलब्ध गराउँछु अन्त अहिले नानीहरूले त सिकेछ सबै कुरा सिक्छन् गर्छन् सबै कुरो गरिसकेर पनि कतिवटा कुरोहरू उनीहरूले जानेको हुँदैन नजानेर चाहिँ समस्या नै परेको हुन्छ समस्या पर्दाखेरि चाहिँ अब के गर्नु अरूहरूसित सल्लाह लिनैपरेको छ सल्लाह लिँदाखेरि दोकानमा गएर सोध्नुपर्छ सोधेर उनीहरूसँग त्यहाँ दोकानको भाइहरूसँग सल्लाह लिएर त्यो समस्याको समाधान गर्नुपर्छ आफूले राखिरहेर भएन त्यो अनलाइन दोकानमै गएर बनाउनु पर्यो नानीहरूले बनाउनु जानेन जानेन भने चाहिँ त्यही सेवाकेन्द्रमा गएर नै म सबै कुरो गर्छु